हाम्रो त नृत्यहरू पनि के हुन्छ भने अब सामूहिक खेतीपाती सामूहिक रूपमा उत्सव सामूहिक रूपमा का कार्यक्रमहरू सामूहिक रूपमा मनोरञ्जन यो सबै कामहरूलाई लिएर चाहिँ नृत्यहरू गरिन्छ त्यही नृत्यहरूले चाहिँ प्रतिविम्बित गर्छ कि हामी समूहमा बाँच्छौँ समूहमा उत्सव मनाउँछौँ समूहमा हामी रमाइलो गर्छौँ यो सबै चिजहरू त्यसले गर्दाखेरि त्यो सामूहिक रूपमा जब हामी धान उठाएर चाहिँ बाली उठाएर चाहिँ हामी जब उत्सव मनाउँछौँ त्यति बेला हाम्रो गीतहरू पनि त्यो धानसँग रिलेटेड हुन्छ फसलसँग रिलेटेड हुन्छ यसरी हामी चाहिँ त्यो गाउँको कतिवटा चिजहरू दुःखसुख रमाइलो सबै चिजहरूलाई चाहिँ सामुदायिक चिजहरूलाई चाहिँ हामी त्यो गीतहरूमा नृत्यहरूमा प्रतिविम्बित गरेको पाउँछौँ त्यसले गर्दा त्यसले चाहिँ मान्छेलाई एकै ठाउँमा ल्याउनु चाहिँ स्वाभाविकै भन्छ त्यो उद्देश्य नै वास्तवमा त्यो मनोरञ्जनात्मक हुनाले त्यसरी हुन्छ